पारम्पारिक खाना है अब बारेमा चाहिँ अब म के भन्नु चाहन्छु भने चाहिँ एक एउटा पारम्पारिक चिज छ है हाम्रोमा चाहिँ एकदमै फेमस छ त्यो फेमस चाहिँ के हो भन्दाखेरि सेल रोटी यो चाहिँ अरू जातिले मात्रै होइन सबै जातले चाहिँ अब पकाउनु पर्ने हो किनभने चाडबाडमा मरौपरौमा बिहाबटुल बर्थडेसड्डे सबैमा चाहिँ यो सेल रोटी चाहिँ नभइ नहुने किनभने त्यो सेल रोटी चाहिँ अब एकदमै हुनै पर्छ त्यो सेल रोटी छैन भने अब एउटा अब क्या अब महलै अब अर्कै हुन्छ किनभने सेल रोटी छ भने त अब त्यो चिज हो कि जसमा कि पुर्खा बाजे पुर्खादेखि नै हामीले त्यो चिजलाई चाहिँ हामीले खाएर आएको हो है अहिलेसम्म पनि सात पुस्तासम्म त्यो अब खाइ नै रहेको छ भनौँ न है कहिलेदेखि नै र त्यो सेल रोटी चाहिँ कस्तो प्रकारले पकाउँछ भन्दा चाहिँ पहिला एक रात चामल भिजायो भोलिपल्ट अब त्यसलाई तारेर है ओखलीमा कुटेर छन्केर चाहिँ त्यसलाई अब त्यो रोटीको अब पिठो बनाएर त्यसमा चाहिँ घिउ दुधहरू रोटीको मसला है त्यसमा चाहिने सबै सामग्रीहरू चाहिँ अब त्यसमा हालेर त्यो चाहिँ त्यसलाई एकछिन पास राखेर चाहिँ त्यसमा अब त्यो चिनीहरू हालेर चाहिँ फिटेर चाहिँ सबै फिटेर चाहिँ त्यसलाई चाहिँ अब त्यसलाई चाहिँ सेल रोटी भन्छ है त्यो चाहिँ अब यो सबै जातले चाहिँ अब पकाउनु सक्छ किनभने अब त्यस्तै अब राईहरूको पनि वाचिप्पा एउटा जातको अब आफ्नो आफ्नो कलचरको हुन्छ है त्यो वाचिप्पा पनि त्यसरी नै कुखुरा बस्तीको कुखुरालाई लिएर त्यो चाहिँ अब तिते भन्छ त्यसलाई है त्यसमा चाहिँ भुत्ला डढाएर त्यसलाई मासु मसिनो पारेर कुखुरा पोलेर डढाएर त्यसको भुत्ला चाहिँ मसि मासु त्यसमा अदुवा घिउहरू हालेर चाहिँ त्यो पनि एउटा राईको पारम्परिक आफ्नो आफ्नो जातको त्यो पनि हामीले मैले अहिले फेमस छ त्यो पनि यो बिहिवारे हाटमा म पनि लान्छु त्यो बेच्नु है र सेल रोटी पनि फेमस एकदमै फेमस छ बिहिवारे हाटमा सबै सबै जातिले चाहिँ एकदमै पोलेर फेमस नभइ नहुने एकदमै अब बाहिरतिरबाट मान्छेहरू पनि आउँदा खेरि पनि त्यो सेल रोटी नै खाने दस रुपियाँ गोटा कसै बेला एक सौ रुपियाँको बाह्रवटा पनि दिन्छ कसै बेला तेह्रवाटा पनि दिन्छ एकदम फेमस छ पुग्दैन पनि झन्डै बिस पचिसवटा दोकान छ र पनि त्यो सेल रोटीले चाहिँ पुग्दैन वाचिप्पाले पनि त्यस्तै तिन चारवटा दोकान छ है त्यसले पनि पुग्दैन र नेवारी खाना पनि एउटा पारम्पारिकै हो त्यो पनि यो अब पु पुर्णिमा चाहिँ एकदमै राखी पुर्णिमामा चाहिँ हामीले चाहिँ त्यो कोक्ती भन्छ कोक्तीमा चाहिँ त्यो अब बनाउँछौँ हामीले नेवारी खानामा त्यो पनि कलचर एउटा है पारम्परिकै हो त्यसरी नै अब सबै आफ्नो आफ्नो जात भातको पाउँछौ र चाहिँ लेप्चा जातिमा पनि दसैँ तिहारमा खापसे त्यो खापसे पनि पोल्छ र चाहिँ अब भागहरू बाँड्नु जाँदा चाहिँ त्यही सेल रोटी खापसेलाई चाहिँ लिएर चाहिँ एकदमै त्यो सेल रोटी त हुनैपर्छ जुनै जातले पनि पोल्नुसक्छ जुनै जातले पनि अब त्यो एउटा चाँडबाँडमा चाहिँ फेमस यो सेल रोटी चाहिँ फेमस छ है सबैले नै खानुसक्छ किनभने यो अब पहिल्यैदेखि नै पारम्परिक अब क्षेत्रमा है फेमस भएको हो है चाहिँ सेल रोटी नै हो अब म चाहिँ यही भन्न चाहन्छु